मलाई चाहिँ सानैदेखि अब मतलब त्यो फुल रोप्नुहरू चाहिँ अब त्यो मतलब त्यो गार्डनिङ गर्नुहरू चाहिँ एकदमै इच्छा लाग्थ्यो र मैले अब स्कुल पढ्दाखेरि अब म यता उता साथीको घरतिर जान्थेँ अन्त मेरै घरमा पनि आमाले अब फुल पुरा बेसी रोप्नु हुन्थ्यो र त्यो साथीहरूको घरतिर जाँदाखेरि पनि अब उनीहरूको घरतिर मज्जाले फुलिरहेको फुलहरू अब त्यो प्लान्टहरू देखेर चाहिँ मलाई पनि एकदमै अब आफ्नो घरमा पनि त्यस्तै फुल होस् भन्ने इच्छा लाग्थ्यो अन्त त्यहाँदेखिको चै मैले उनीहरूकोबाट त्यो बिरुवाहरू ल्याएर आफ्नो घरमा रोप्ने गर्थेँ आमाले पनि पहिल्यैदेखि रोप्नुहुन्थ्यो अब आमाले पनि एकदमै बेसी फुल रोप्नुहुन्थ्यो मलाई इच्छा लाग्थ्यो अन्त त्यहाँदेखिको चाहिँ मैले पनि एकदमै बेसी फुलहरू अब अरूकोबाट बिरुवा ल्याएर घरमा एकदमै बेसी फुलाएको थिएँ र यो झन कोभिडको टाइमदेखि चाहिँ त्यो अब त्यो स्नेक प्लान्टहरू पनि रोप्ने रोपेको छु मैले किनभने अब त्यो चाहिँ त्यसले अक्सिजन बेसि दिन्छ अन्त त्याँदेखिको चाहिँ त्यो हेल्थको लागि पनि राम्रो हो अब त्यस्तै त्यहाँदेखिको चाहिँ मैले इन्डोर प्लान्टहरू पनि एकदमै बेसी रोपेको थिएँ घरमा अन्त त्यहाँदेखिको चाहिँ त्यही हो मलाई सानैदेखि इच्छा थियो अन्त मैले त्यसरी नै गरेको थिएँ